म एउटा भारतको नागरिक भएर मैले मेरो आफ्नो जीवनीमा एउटा से शिक्षकको रूपमा सैँतिस वर्ष प्राथमिक पाठशालामा मैले शिक्षा शिक्षकको काम गरेँ र यो सैँतिस वर्ष मैले एकदमै राम्रोसँगले नानीहरूलाई मेरो आफ्नो मैले आफूले शिक्षा दिनसकेँ र मैले पढाएका नानीहरू अहिले ठुला ठुला अहोदामा पुगेका छन् र यो मेरो गर्वको कुरा हो